आज यो अनलाइन सपिङबाट एउटा सामान लिएको थियो तर त्यहाँबाट मैले फिर्ता पनि लिएँ फिर्ता लिँदाखेरि उचित समयमा मेरो आफ्नो एकाउन्टमा रकम फिर्ता भएको छैन त्यो किन हो थाहा भएन अन्त अब त्यो अर्डर पनि राम्रो थिएन अन्त अर्डर फिर्ता हुन्छ भनेर लेखिएको थियो फिर्ता पनि भएन अहलेसम्म अब आफ्नो फिर्ता भएर आफ्नो एकाउन्टमा रकम फिर्ता भएको छैन अनि त्यसको लागि अब झट्टभन्दा झट्ट चाहिएको छ रकम चाहिएको छ फिर्ता अनि त्यो प्रडक्ट जुन एउटा अनलाइन मिसोबाट आएको थियो त्यहाँको स्थिति राम्रो थिएन छ